भाइ तिम्रो गाडी चाहिँ म आज बुक गर्नु चाहँ चाहँदैछु र तिम्रो गाडी चाहिँ खाली छ भने मलाई आज एक घन्टाभित्र म गान्तोक पुग्नुपर्ने भएको छ र त्यसले गर्दाखेरि तिमी अहिले कहाँ आइपुग्दैछौ र तिमीले यो मलाई मेसेज गरिदेऊ न भाइ